अ नृत्य प्रदर्शनको महत्त्वपूर्ण भूमिकामा चाहिँ म मेरो आफ्नै समूहलाई गर्छु किनभने चाहिँ अब अब नृत्य मानिसलाई नृत्यका लागि चाहिँ प्रोत्साहित चाहिँ म कसरी गर्छु भने चाहिँ अब मानसिक र शारीरिकै अब तन्दुरुस्त हुन्छ त्यसको लागि चाहिँ अब म प्रोत्साहित गर्छु